एक सय निनानब्बे एक हजार तिन चार हजार दुई सय साट्ठी आठ लाख छ्यालिस हजार नौ लाख साट्ठी हजार दुई सय ब्यासठ